आफ्नो गाउँ भनेको चाहिँ आफ्नै गाउँ हो एउटा गाउँ भनेको चाहिँ अब आफ्नो शाखाजन एउ हिसाबमा गाउँको दाजु भाइहरू डाँडा काँडा खोला नालाहरू यहाँको प्रकृतिहरू अब गाउँको परिवेशहरू हामीलाई औधी मन पर्छ किनभने यहीँ जन्मी हामी खाई यहीँ खेली कुदी उफ्री पाफ्री जङ्गल बगान वन जङ्गलहरू हामी उहिले दाउरा घाँस गरेको वारिपारि हिँडेको कराएको गीत गाएको जस्तो हाम्रो प्यारो हाम्रो आउँदो यो ठाउँहरूलाई चाहिँ यहाँ परिवेशलाई चाहिँ एकदम राम्रो लाग्छ मन पर्छ किनभने आफ्नो देश आफ्नो गाउँ भनेको गाउँ हो नि एउटा एउटा उसले भनेको जस्तो के भन्छ गाउँको भुत पाखाको देउता त्यो परे मेरो गाउँको भुत नै काम लाग्छ भन्छ नि अब एउ एउटा उखान पनि त्यो थियो नि आफ्नो गाउँको दाजु भाइ काम लाग्छ हो अस्ति हिजो लाप्पा खेले पनि बाजे पनि जुझे पनि अब परी आउँदाखेरि त त्यही दाजु भाइ नै आउनु पऱ्यो मर्दा पर्दा शुभ अशुभ कार्यमा उनीहरू काम लाग्छ त्यो छिमेकी हिजो बाजेको जुझेको त्यो बिर्सनु पर्छ हामीले त्यस कारण हामीलाई आफ्नै यहीँकै परिवेश हामीलाई यहीँकै गाउँ मन पर्छ भनेको कारणले उही पा वारिपारि नराम्रो होइन राम्रै भए पनि आफूलाई किन त्यहाँ प्यारो लाग्नु चिनेको छैन जानेको छैन त्यहाँको हावा पानी हामीले छेलेको छैनौँ भुलेको छैनौँ गर्दाखेरि हामीले चाहिँ आफ्नै गाउँ नै मन पर्छ गाउँ घरै मन पर्छ